भाइ यहाँबाट अस्ति मेरो बैनीले चाहिँ उयो लगेको थिएछ लुगा लगेको थिएछ कि अलिक उसलाई राम्रो राम्रो लागेको र तपाईँले त पुरै ठग्नुभएछ नि है एक त दाम पनि पुरा बेसी लिनुभएछ उसलाई सानो भनेर होला अनि त्यसको कलर पनि एकदमै राम्रो थिएन कि सबै त्यो एकपल्ट धुँदैखेरि पुरै कलरहरू गएर अहिले त घिनैलाग्दो भइरहेको छ एकपल्ट लगाएर धोएको मात्रै कलरहरू गएर न कपडाको त्यो उयो राम्रो होस् अझै तपाईँले प्राइस पनि यति बेसी लिनुभएछ यही पल्लोपट्टि त्यही लुगा अझै त्योभन्दा सस्तोमा पा पाउने थिएछ यस्तो तपाईँलाई एकदम भरोसा गरेर चाहिँ त्यो किनेको तर तपाईँले त यस्तो उयो गर्नुभयो कि म पुरा डिसएपोइन्ट भएँ क्या तपाईँसँग अब चाहिँ आलिक प्राइस पनि त कम्ती लिनु सक्नुहुन्थ्यो तपाईँले न तपाईँको त्यो कपडाको क्वालिटी राम्रो छ तपाईँले सानो भनेर हेप्नुभएको होला है